मैले अहिलेसम्म हेरेकोमा सबसे ज्यादा मन परेको फोन चाहिँ मलाई रेडमी हो किनभने यो चाहिँ मेरो फर्स्ट फोन पनि थियो अन्त यसले चाहिँ कम्ती दाममा चाहिँ राम्रो स्पेक्स् पनि दिन्छ अब हामीले हाई ब्रान्डेड फोन हेऱ्यो सपोज आइफोनहरू हेऱ्यो भने आइफोन तपाईँलाई नाइन्टी एट्टी थाउजनहरू पर्छ मिनिमम् त त्यसमा फिचर्स होइन त्यो जस्ट एज अ ब्रान्डले गर्दा मात्रै त्यसको दाम ज्यादा हुन्छ तर अब त्यही रेडमीमा हेऱ्यो भने ब्रान्ड नेम पनि हो अहिले ब्रान्ड नेम स्टाब्लिज गरिसकेको छ त्यसले तर त्यसको फिचर्सहरू हेऱ्यो भने सपोज अहिले तपाईँले थर्टीको थर्टी थाउजनको रेन्जमा तपाईँले रेडमी किन्यो भने रेडमी चाहिँ थर्टी थाउजनमा होइन तपाईँलाई फिफ्टी मेगापिक्सल क्यामेरा दिन्छ ब्याट्रीहरू ब्याकअप राम्रो हुन्छ त्यसको त्यसको फिचर्स राम्रो हुन्छ स्क्रिनदेखि लिएर त्यसको क्यामेरा त्यसको ब्याकअप त्यसको पो फास्ट चार्ज पनि पाउँछ अहिले त फास्ट चार्ज छ फास्ट चार्ज तपाईँले आदि घन्टामा हन्ड्रेड पर्सेन्ट हुन्छ चार्ज त्यसको अन्त त्यसमा अरू फिचर्स के छ भन्दा त्यसमा चाहिँ सर्टकट कीहरू हुन्छ एडभान्स सेटिङ्सहरू हुन्छ जस्तो हामीले तिनटा स्क्रिनले हामीले स्क्रिनसट लिनुसक्छ क्या स्क्रिन अफ छ भने हामीले डबल ट्याब गरेर त्यसलाई अन गर्नुसक्छ भी लिकको सर्टकटले हामीले क्यामेरा खोल्नुसक्छ फ्लास अन गर्नुसक्छ त्यो सबै एडिसनल फिचर्सहरू छ प्लस त्यसको रेन्ज पनि पैसा पनि बजटमा आउँछ सबैले मोस्टलीले चाहिँ त्यसलाई अफोर्ड गर्नुसक्छ अन्त अहिले हेऱ्यो भने जुन मार्केट पनि त्यसले ज्यादा ओगटेको छ त्यसले गर्दा चाहिँ मलाई चाहिँ रेडमी फोन चाहिँ साह्रै मनपर्छ अन्त त्यसमा जुन अरू पनि कारण छ मनपर्ने किनभने त्यसको एउटा त ब्रान्ड भ्यालु पनि अहिले राम्रो छ त्यसले स्पेक्स राम्रो दिन्छ कम्ती प्राइजमा जसमा चाहिँ सबैले चाहिँ अफोर्ड गर्नुसक्छ इभन स्टुडेन्टदेखि लिएर सानो सानो मान्छेहरूले पनि त्यसलाई अफोर्ड गर्नुसक्छ अरू त्यसमा हेऱ्यो भने चाहिँ नि त्यसको क्यामेरा चाहिँ ओभर राम्रो हुन्छ जस्तो अटो फोकसहरू अहिले राम्रो आएको छ त्यसमा अन्त फाइभ जी त अहिले सबै फोनमा छ अटो फोकसले चाहिँ के गर्छ भने नि तिम्रो पिक्चर क्वालिटी राम्रो गरिदिन्छ अन्त त्यसमा अब मिनिमम् अहिले तपाईँले थर्टीको रेन्जमा हेऱ्यो भने हन्ड्रेड एट मेगापिक्सलको क्यामरासम्म छ त्यसमा जसले चाहिँ क्लारिटी अब जस्तो फोटोग्राफीहरू गर्ने कतिजना हुनुहुन्छ फोटोग्राफीमा गर्नेहरूले त्यो क्यामेरा युज गरेर चाहिँ त्यो त क्यामेराको काम गर्छ त्यसले त्यसको क्लारिटी त्यति लेभलकोसम्म चाहिँ हुन्छ त्यसले गर्दा चाहिँ रेडमी फोन चाहिँ मलाई साह्रै मनपर्छ हो अरू चाहिँ त्यही स्पेक्स राम्रो भएर चाहिँ मलाई साह्रै मनपर्छ रेडमी फोन